फुल मलाई मनपर्ने वस्तुहरू र मेरो प्रिय वस्तुहरूमा एउटा हो र बागवानीभित्र पनि फलफुलको खेती सम्बन्धित कुराहरू आउने गर्छ र मलाई ए बागवानीलाई एउटा हबीको रूपमा अप्नाउन पनि फुलको सौन्दर्य सौम्यता सुवासना सुन्दरताले नै ए प्रेरित गरायो र मेरो प्रेरणा पनि मेरो फुल नै फुल नै भएको थियो